हाम्रो यहाँ दार्जिलिङ जिल्लामा चाहिँ सबसे भन्दा लोकप्रिय खेल चाहिँ फुटबल हो जुन चाहिँ चाहिँ सबैले मन अब मतलब त्यसले चाहिँ धेरै मनोरञ्जन गर्छ र सबैले पुरा मन पराउनु हुन्छ हामी चाहिँ फाल्टो फाल्टो जग्गामा गएर फुटबलहरू पनि हेर्छौँ हाम्रो गाउँको भाइ बहिनीहरू खेलेर त्यही कारणले चाहिँ सबैभन्दा अब मजा आउने खेल हामी खेल्नु त खेल्दैनौँ यो खेल तर अब मन चाहिँ सबैभन्दा यो पर्छ र हामी टाढो टाढोहरू पनि जान्छौँ उनीहरूलाई लगेर उनीहरूको के भन्छ त्यो सपोर्टको लागि गएर र हामीले हाम्रो गाउँले धेरै अब म्याचहरू पनि जितेको छ धेरै प्रकारको अन्त त्यही कारणले गर्दाखेरि यो फुटबल चाहिँ सबैभन्दा उयो के भन्छ फेमस नै भनौँ न अन्ता यहाँनिर प्राय जस्तो सबैभन्दा उयो गर्ने भनेको चाहिँ कल्चरल फेस्टिभल हुन्छ मेन चाहिँ अनि यहाँनिर किनभने दार्जिलिङमा धेरै प्रकारको कल्चरहरू छ सबैजानाको आफ्नो आफ्नो जातपातहरूले गर्दाखेरि चाहिँ त्यही कारणले गर्दाखेरि उनीहरूले चाहिँ आफ्नो आफ्नो ट्रेडिसनको आफ्नो आफ्नो कल्चरको ड्रेसहरू लगाएर एउटै फेस्टिभलमा आउँदाखेरि चाहिँ सबैले पुरा खुसी भएर मान्छन् सबैको कल्चरको आफ्नो आफ्नो खानाहरू हुन्छ कसैले के बनाउने कसैले के त्यही कारणले फुडहरू पनि धेरै प्रकारको हुन्छ किनभने सुब्बा राईलिम्बूहरूले फाक्स उयो मासु खान्छ सुँगुरको अन्त तामङहरूले उयो खान्छ लाङसा खान्छ त्यही कारणले फाल्टो फाल्टो डिसहरू पनि बनाउँछ त्यसमा कल्चरल फेस्टिभलमै हुन्छ सबै कुरा त्यही कारणले धेरै मजा पनि आउँछ नानीहरू ठुलो बुढो पाका सबैलाई हेरेर